अब अहिले चाहिँ अहिलेको पाला र पहिलाको पालामा चाहिँ धेरै नै डिफ्रेन्स आयो म जब पहिलाको मान्छेहरूलाई हेर्छु अब त्यस्तो त्यतिखेर चाहिँ अब गेम्सहरू बाहिर अब आउटडुवर एक्टिभिटिस चाहिँ प्रायः बेसीतर ज्यादातर हुन्थ्यो अन्त डिफ्रेन्स चाहिँ यो हो कि आजकलको नानीलाई अबो सानोमै दुई साल होस् कि तिन सालमा होस् अब त्यसकोमा हातमा फोनहरू हुन्छ दिनभरी रातभरी अब त्यो फोनमै लागु हुन्छ पढाइ होस् कि जे पनि होस् फोनमै हुन्छ अन्त पहिला जस्तो चाहिँ छैन अब जस्तो कि अब आउटडुवर गेम खेल्नु जान्छ हामी त्यस्तो फोनमा चाहिँ केही थिएन अब त्यस्तो इन्भेन्सन पनि भएको थिएन त्यस्तो धेरै प्रकारले इन्भेन्सन नभए पछि हामी आउटडुवर बेसी प्रिफर गर्थ्यौँ अब चाहिँ जेनेरेसन बदलिएर चाहिँ अब नानी केटा केटीहरूकोमा अब सानो सानोमै फोन हुन्छ अब उनारू यसले गर्दा चाहिँ अब कमजोर चाहिँ हुन्छ